हेलो हजुर भन्नुहोस् हजुर हजुर हो त हजुर भन्नुहोस् न हजुर हजुर छ छ हजुर हजुर तपाईँले भनेको दुईवटै रुई कतुल दुईवटै दुईवटै छ हजुर त्योहरू चाहिँ छैन तपाईँले पाउनुहुन्छ माछामा चाहिँ अहिले बाटा पाउनुहुन्छ अनि अर्को तपाईँले प्राउनहरू लानुहुन्छ भने स्रिम्पहरू छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँको काटकुट पारेर चाहिँ होम डिलिभेरी चाहिँ हुँदैन इफ तपाईँले होम डिलिभेरी गर्नु चाहनुहुन्छ भने चाहिँ डल्लै आउँछ तपाईँले नै त्यो काटकुट गरेर मिलाउनु पर्ने हुन्छ हजुर हजुर हजुर त्यो तर हामी चाहिँ काटेर चाहिँ दिन्छु विशेष तर मान्छे दोकानमै आएर दियो भने चाहिँ उनीहरूले चाहिँ सेप सेप यस्तो सेपको काटिदिनु उस्तो सेपको काटिदिनु कसैलाई एकदम सानो सानो पिस चाहिन्छ भने हजुर हजुर मैले तपाईँको कुरा बु माछाको रेट चाहिँ तपाईँको रुई चाहिँ छ दुई सौ रुपियाँ केजी कत्ले माछा चाहिँ छ तपाईँको तिन सौ रुपियाँ अनि अर्को स्रिम्पहरू चाहिँ तपाईँलाई अलिक महँगो नै पर्छ त्यो भन्दा हजुर हजुर हजुर हजुर म त भन्नु त भन्छु तर त्यो काटेर चाहिँ पोसिबल हुन्छ कि हुँदैन त्यो चाहिँ म भन्नु सक्दिन ए हजुर हजुर एकपल्ट म यता कुरा गरेर तपाईँलाई म इन्फर्म गर्छु नि है त हुन्छ हुन्छ राखेँ हुन्छ हुन्छ